सुरू सुरूमा चाहिँ समाचारले यथार्थलाई नबुझीकन खबर छाप्ने गर्दछ र यथार्थमा जे कुरा भइरहेको छ समाचारमा त्यो कुरालाई देखाइँदैन आजसम्म त मैले झुटो खबर भेटिएको छैन यदि यस्तो खबर समाचारमा देखाइएमा मान्छेहरूमा नकरात्मक प्रभाव पर्न जाँदछ साथै जो दोषी वा अपराधी छ त्यसमा अझ प्रोत्साहन बढ्दछ